अब यो कालिम्पोङको इतिहासको बारेमा चाहिँ किताबहरू अब लेखिएको पनि छैन सायद मैले भेटेको पनि छुइनँ उहिले उहिले बाजे बोज्यूको टाइमतिर चाहिँ अब अलिअलि कता कता भनेको चाहिँ सुनेको अब अहिलेकोहरूको अहिलेको जुन चाहिँ हाम्रो यो यसमा चाहिँ मैले त्यस्तोहरू के पनि सुनेको पनि छुइनँ